भारतमा धार्मिक चाडहरू मनाइनेमध्ये क्रिसमस एउटा हो र क्रिसमस चाहिँ इसाई धर्मले मान्ने गर्छ र यो चाहिँ पच्चिस दिसम्बर देखि उता मनाउने गर्छ र क्रिसमसमा चाहिँ हामी क्यारोलहरू खेल्छौँ क्यारोलहरू चाहिँ पच्चिस दिसम्बरदेखि उता चार पाँच दिनहरू खेल्ने गरिन्छ र यो गाउँघरहरूमा डुलेर साथीभाइहरू सबैजना मिलेर मनाउने गर्छन् र यो क्यारोलमा चाहिँ गीतहरू गाए गीतहरू हामी गाउने गर्छौँ नाच्नेहरू गर्छौँ र पच्चिस दिसम्बरमा हामी चर्चहरूमा बसेर त्यहाँदेखि उता हामी क्यारोलहरू खेल्ने गर्छौँ र यो हामी क्यारोलहरू गाउँघरमा मात्र नभएर विभिन्न ठाउँहरूमा जाने गर्छौँ र भिन्न ठाउँहरूका मानिसहरू पनि मण्डलीका मानिसहरू पनि हाम्रो गाउँहरूमा आएर खेल्ने गर्छन् र यो क्यारोल खेली खेलिसके बाद चाहिँ हामी हरेकको घरमा प्रसन्न गरेर जान्छौँ